गाउँले खेलकुद खेलकुदमा धेरै नै राम्रो हुन्छ शरीरलाई पनि राम्रो हुन्छ गाउँमा इन्टरटेन्मेन्टहरू हुन्छ र धेरै नै राम्रो राम्रो कुराहरू सिक्न पाइन्छ सहरी खेल र गाउँको खेलकुदमा धेरै भिन्नताहरू छ पहिलाभन्दा त धेरै धेरै नै पहिलाको भन्दा धेरै नै खेलकुदमा फरक छ र गाउँमा धेरै मजा आउँछ त्यस्तो कुरो खेलकुद हुँदाखेरि रमाइलो हुन्छ र नानीहरूलाई पनि धेरै कुरो सिक्नहरू पाउँछ इन्टरटेन्मेन्टहरू हुन्छ र हामीलाई पनि धेरै नै राम्रो हुन्छ